नमस्ते म गीता शर्मा होइन मलाई एकदम आफूलाई गर्व लाग्छ कि मैले हिन्दी स्कुल सरकारी स्कुल पढेर भए पनि मैले बाह्र पढेर पनि मैले नानीहरूलाई पढाउन सकेँ होइन पढाइरहेको छु अहिलेसम्म अझ अगाडि पढाउन सकौँ अझ राम्रो शिक्षा दिन सकौँ होइन मेरो नानीलाई मैले ट्युसन आफ्नै घरमा पढाइराखेको छु मेरो छोरालाई मैले बाहिर ट्युसन दिनु परेको छैन मैले नै मेरो नानीलाई पढ्नुमा हेल्प गर्दैछु सहायता गर्दैछु होइन अनि त्यसले गर्दा मलाई अझ मेरो फ्यामिली पनि मलाई अझ यो चिजलाई अझ बढाउनु पर्छ अझ यसको लागि तपाईँले एजुकेसन अगाडि बढाउनु पर्छ तपाईँ एजुकेटेड अझ गर्नु पर्छ तपाईँले अझ पढेर पढाइलाई अगाडि पार्नु पर्छ अझ यो भन्दा धेरै तपाईँले ठुल्ठुलो नानी क्लासको बच्चाहरूलाई पनि पढाउन सक सक भनेर सबैले मलाई त्यसरी भन्नु हुन्छ म साह्रै खुसी लाग्छ होइन म त साह्रै खुसीको कुरा हो म आफूलाई नै अचम्भित नै हुन्छु यो कुरा सुनेर सोच्छु कहिले कहिले होइन हामी अब यस्तो सरकारी स्कुल पढेर भए पनि हामीले नानीहरू अहिलेको नानीहरू होइन प्राइभेट स्कुलमा अब इङ्ग्लिस स्कुलमा कति चिजको हामीलाई असुविधा हुन्छ र पनि हामीले कोसिस गरेर पनि नानीहरू हामीले अहिलेसम्म यत्रो ठुलो भइसक्यो पढाइरहेको छौँ त्यसले गर्दा चाहिँ सधैँ आफू आफूलाई चाहिँ गर्व लाग्छ अझ अगाडि बढ्नु पाएँ पढ्नु पाएँ भने अझ मलाई अझ त्यसको लागि अझ धेरै धेरै मेरो घ घरको फ्यामिलीहरूलाई धेरै धन्यवाद दिन्छु किनभन्दा अझ अगाडि बढ्ने चाहना गर्नु हुँदैछ त्यसले गर्दा मेरो पनि सोचाइ छ कि म अझ यसको लागि मैले केही गर्नु पर्छ अझ अगाडि गर्नु पर्छ किनकि मेरो पछाडि मेरो फ्यमिली छ सपोर्ट छ त्यसले गर्दा चाहिँ मलाई साह्रै खुसी लाग्दैछ